छयासी सालमा सुभाष घिसिङको आन्दोलन हुँदाखेरि तल जङ्गलतिर तुनाङतिर बस्थ्यौँ हो दुनियाभरको मान्छे यत्रो यत्रो बम लिएर आउँथे राति उँदो हामी पनि भाग्नु पर्थ्यो आयो आयो भन्थे मार्छ कि भन्ने हामीलाई पनि डर हुन्थ्यो जङ्गलमा पनि अब दुनियाँभरका मान्छे जङ्गलमा थुप्रिने अन्त भागि हिँडनु पर्थ्यो अन्त त्यतिखेर कहाँ कहाँको मान्छे भाग्नेहरू पनि अब आउँथे बस्थे कत्ति मान्छे मारामार भयो त्य त्यही सुनेर हामी पनि जङ्गलमा भए पनि पुरा डर लाग्थ्यो बा हामी पनि मार्छ कि बम पो पडकाई मार्छ कि भन्ने अब पूरा डर थियो भागी बस्थ्यौँ हामी पनि अन्त मसिना नानीहरू च्यापेर हिँडथ्यौँ रोटी सोटी पोलेर खाजा बोकी बोकी पनि हामी भाग्थ्यौँ कुदथ्यौँ हो त्यस्तो थियो समय बा अझै पनि त्यस्तै पो हुन्छ कि त्यस्तो चाहिँ अब समय सालमा न आओस् भन्ने सोचाइ छ वा त्यस्तै हुने हो कि त्यो भन्दा आगर हुने हो कि त्यतिखेर दस दुनियाँ सारा दुनियाँ कत्ति बिजोग भयो कत्तिलाई मारे हरेक चीज गरेर कतिलाई के भयो अब मर्ने त मरिहाले अब हामी बाच्ने चाहिँ एउटा मनमा सम्झौता चाहिँ अब रहिबस्दो रहेछ पछिसम्म बाचुन्जेल हो यस्तो भएको उस्तो भएको भनेर अन्त त्यतिखेरको समयमा अब मसिना नानी थियो आफ्ना आफ्ना नानी च्याप्दै जङ्गल कुदनु पर्थ्यो ओडारतिर बास बस्नु पर्थ्यो आफ्ना भएको काँस तामा माटोभित्र पनि हामीले गाडथ्यौँ र राख्थ्यौँ चोरेर लान्छ अरे उठाउँछ अरे भनेर पछि निकाल्दाखेरि कोइला जस्तो कालो माटोले खाएर तामाका गाग्रीहरू थालहरू हुन्थे त्यसो हुँदै हुँदै हामी आएको